हेलो दाजु ए नमस्ते दाजु म म यता लोवर सन्दुकबाट भाइ बोलेको कि ए म यहाँ अलगडा लोवर सन्दुकबाट ए हजुर हजुर मेरो अन्त सामान थियो कि एउटा अन्त सामान ए हजुर मेरो चाहिँ सिलगडीबाट चाहिँ एउटा सोफाको सेटै किनेको छु मैले ए त्यही भएको कारणले मलाई चाहिँ यहाँसम्म ल्याई पुर्याउनु भनेर चाहिँ यसो तपाईँसँग कुरा गरौँ भनेर नि ए हजुर एकदम महँगो छ हजुर हजुर एकदम महँगो भएको कारणले गर्दा चाहिँ अलिक जवानहरूलाई दिनु पनि अलिक मलाई रिस्की लाग्यो त्यही कारणले गर् हजुर हजुर सुन्दुकसम्म नै ल्याउनु पर्ने त्यसै कारणले गर्दा त ए मैले त्यो मैले झुन झुन दोकानबाट हजुर हजुर एकदम राम्रो एकदम महँगो भएको कारणले गर्दा तपाईँलाई यसो होइन आज भ्याउनु भएन भने भोलि लिँदा भइहाल्छ तर बिहान चाहिँ बिहान होइन होइन होइन त्यो तपाईँले छोपेर ल्याउँदा भइगयो नि मौसम विचार गरेर ए हजुर हजुर ए ए हजुर हजुर ए हजुर मिलिहाल्छ भने चाहिँ है म त्यसो भने एकदम ढुक्क परे है तपाईँ माथि हुन्छ हुन्छ हुन्छ दाजु हुन्छ हुन्छ